सानैदेखि मलाई पढेर पछि एउटा शिक्षक हुने अनि एउटा शिक्षकको रूपमा काम गर्ने एउटा रहर पनि थियो अनि मेरो एउटा उद्देश्य पनि थियो है मेरो एम थियो र साँच्चै म एउटा अहिले म एउटा शिक्षकको रूपमा काम गरिरहेको छु बिस वर्ष है गत विगत बिस वर्षदेखि र मेरो गर्वको उपलब्धि मलाई के लाग्छ भने मैले पढाएका नानीहरू ले धेरैजना नानीहरूले एकदमै राम्रो राम्रो काम गरिरहेछन् कति ठुलो ठुलो पोस्टहरूमा एउटा पदहरू लिएर बसिरहेको छ कसै आर्मीमा मेजरको एउटा पोस्टमा सेवा पुराइरहेको छ भने कसै मा पन्जाब नेसनल ब्याङ्कमा काम गर्दैछ कसै स्वास्थ्य विभागमा छ कसै आर्मीमा है लागेको छ र अरू धेरै धेरै नानीहरू कसैले पिएचडी गर्दैछ फिजिक्समा र यो सबै देख्दाखेरि मलाई मलाई एकदमै गर्व लाग्छ र मलाई लाग्छ कि यो यही नै मेरो उपलब्धि हो अनि यसैमा म गर्व गर्छु